हेलो यस सर हजुर हजुर सर ए हजुर पुरै छ नि तपाईँहरू कहिले कहिले घुम्नुहुने आज आज निस्किनुहुने हो घुम्नु आजलाई हो भने म भन्न सक्छु त्यहाँनिर पेदोङ सुन्नुभएको नि हजुर पेदोङको त्यहाँनिर चाहिँ एउटा सिल्लरी भन्ने जग्गा छ कि हो त्यो चाहिँ एकदमै राम्रो हुन्छ तपाईँहरू जानुभयो भने त्यो चाहिँ अब एकदमै अहिले पुरै चलिरहेको छ त्यो जग्गा कि त्यहाँनिर छ अन्त यहाँदेखिको बेसी लाग्दैन सर त्यस्तै तपाईँको तपाईँ फोर्टी टू फोर्टी फाइभ मिनट्समा त त्यहाँनिर आरामले पुग्न सक्नुहुन्छ हजुर हजुर सर काफी मज्जाले भ्याउनुहुन्छ तपाईँ गएर दुई घन्टाहरूमा त आम्मामा सबै त्यहाँ वरिपरि सबै जग्गाहरू तपाईँले अब घुम्नु सक्नुहुन्छ खासै यो पनि एउटा टुरिज्म प्लेसै छ कि तपाईँको त्यहाँ सर अन्त यहाँनिर अब त्यस्तै तपाईँले अब त्यही भ्यू पोइन्टहरू हेर्न सक्नुहुन्छ त्यहाँनिर कस्तो छ जग्गा के हो भनेर त्यो ट्वेन्टी मिनट्स् त होइन सर त्यस्तै फोर्ट्टी मिनट्सहरू चाहिँ लाग्छ अन्त आजै तपाईँको टाइम तपाईँको हातमा अझै टाइम छ भने घुम्नु चाहनुहुन्छ भने त्यहाँ सिल्लरी सकेर तपाईँहरू डाइरेक्ट त्यहाँदेखि यता माथि तपाईँ डेलो पनि जान सक्नुहुन्छ हजुर डाइरेक्ट डेलो डेलो चाहिँ तपाईँको त्यहीँ हो अब ए हजुर हजुर सर त्यो त स्योर सक्छु दुइटै जग्गा हजुर सर भ्याउनुलाई म एक्ज्याक्ट चाहिँ अहिले भन्नु सक्दिनँ म मेरो यता ड्राइभरसँग बात गर्नुपर्छ कि तर तपाईँको मोटामोटी मेरो विचारमा तपाईँको दुइटा जग्गाको चाहिँ अप्रोक्स फाइभहरू चाहिँ फाइभ थाउजनहरू पर्छ सर हजुर फाइभ थाउजनमा चाहिँ तपाईँको दुइटा प्लेस भिजिट हजुर सर आधा घन्टामा सर ए हुन्छ हुन्छ सर हुन्छ हुन्छ म तपाईँलाई गाडी जब रेडी भएपछि म तपाईँलाई आधा घन्टाबादमा कल गर्छु नि है ए हुन्छ हुन्छ सर हुन्छ हुन्छ थ्याङ्क यू